ए म त अहिले सिलगढीमा पो छु त तँ ए आउँछु नि म अन्त तिहारमा त अन्त यसपालि ए ल ल जानुपर्छ हो अन्त फेरि मैले सुनेको थिएँ माथिनेर उयो के हरे डेलोको छेउमा पनि त्यहाँ डेलोको त्यहीँनेर पनि मेला लाग्दैछ भनेको सुनेको थिएँ ए अँ ए अँ अँ अँ ल ल ल ए अँ ल जानुपर्छ नि ल अन्त भैलेनीहरू खेल्नुपर्छ हो त्यताहरू पनि जाउँ न अन्त ए भाइ टिका लाउनु दादाहरू खोइ अब यहाँ घरमा त दादा हुनुहुन्छ हो अन्त बाहिरबाट पनि दादा आउँछु भन्नुहुँदैथ्यो यसपालि तेरो चाहिँ

ए अँ अँ भइहाल्छ नि अन्त लगाइदिनु त हो है अब हाम्रो यो परम्परा संस्कृतिलाई उयो गर्नुको लागि त लगाइदिँदा भइहाल्छ नि भाइहरूलाई गाउँको अँ कै कहिले परेको छ हौ उयो भैलिनीहरू औँसी ए चौध तारिख त्यसो भए त म दस तारिखतिर आउँछु किनभने त्यो घरहरू पनि सफाहरू गर्नुपऱ्यो है त्यो उयोले गर्दा लक्ष्मी पूजाको दिन हो अन्त घरहरू सफाहरू गर्नुपऱ्यो अन्त त्यसले गर्दा चाहिँ अलिक अगाडि नै आउँछु अँ ठिकै हुनुहुन्छ त ए अँ तेरोमा तेरो ठिकै छ अँ अँ ए अँ अँ अँ ए ल ल अँ ल ल आउँछु नि ल ए अँ अँ अँ अँ हामी खेल्नु गएन नि त नि

ल अँ ल जानुपर्छ नि ल सबैजना मिलेर मजाले घुमेर आउनु पर्छ ल ल ल गर्छु नि ल ल ल ल ल ल त तँ पनि राख् ल ल ल ल ल बाई